एक लाख पैँतिस हजार एक लाख छत्तिस हजार एक लाख नब्बे हजार एक लाख सत्तर हजार एक लाख उन्नाइस हजार